गुड इभिनिङ भन्नुहोस् न ए हजुर भन्नुहोस् न के काम थियो होला ए हजुर हजुर भन्नुहोस् नि के प्रो के प्रोब्लम थियो होला भैयालाई ए हजुर ए ए कस् कति दिनको लागि छुट्टी होला है ए हुन्छ तिन दिनको चाहिँ तर तिन दिनदेखिन् उता बेसी चाहिँ दिनुसक्दिनँ तिन दिनसम्मको चाहिँ म दिनु सक्छु ए हुन्छ हुन्छ ए हुन्छ हुन्छ ए हवस् छैन अहिले इक्जामहरू त छैन अब अहिले हिजोअस्ति त इक्जाम सकेको अहिले त छैन तर तिन दिनभन्दा बेसी चाहिँ तपाईँले अब लिनु चाहिँ हुँदैन अब तिन दिन भन्नुभएको छ तिन दिन चार दिनबाट चाहिँ तपाईँले स्कुल पठाइदिनुहोस् न किनभने अब हाफ इयर्ली त सकियो अब इयर्ली इक्जामहरू पनि अब दसैँ तिहारपछि त छिटै हुन्छ त्यही भएर हुन्छ हुन्छ हुन्छ हुन्छ ए हुन्छ हुन्छ ए हजुर हजुर हुन्छ अब त्यस्तै परेछ हजुर हजुर हजुर थाहा छ नि हजुर त्यही भनेर त तपाईँले छुट्टी माग्दा चाहिँ मैले नि दिएको त हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ पर्दैन पर्दैन उताबाट स्कुलबाट आउँदा नै लेखेर ल्याओस् न नानीले हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ